हामीले चाहिँ अब फर्स्ट पकाउनु सुरु गर्दाखेरि चाहिँ फर्स्टमा चाहिँ हामीले अब के पकाउनु आँटेको अब हामीले आलु पकाउन आँटेको हो भने फर्स्ट आलु काटेर राख्नु पऱ्यो मासु पकाउन आँटेको हो भने मासु काटेर मरमसलाहरू अब पिनेर सबै तयारी गरेर राख्नु पऱ्यो होइन त्यस पछि चाहिँ हामी फर्स्ट आगो बाल्छौँ आगो बालेर चाहिँ कराई टेकाएर कराईमा पानी छ भने त्यति बेलै त्यति कराई टेकाउने बित्तिकै तेल चाहिँ हाल्नु भएन किनभने अब त्यसमा चट अब त्यो चाहिँ पानीमा तेल पऱ्यो भने चाहिँ पड्किन्छ अब चटट गर्दै त्यसै कारणले पानी सुक्नु दिनु पर्छ पानी सुक्नु दिएर पानी सुकेर त्यसपछि तेललाई तेल हालेर तेललाई खऱ्याउनु पर्छ तेल नहाली अब तेल नखरीकन हामीले अब केही प्याजहरू हाल्यो भने चाहिँ काँचो तेल गनाउँछ अन्त हामीले फर्स्ट अब तेल खऱ्याउनु पऱ्यो तेल खऱ्याएर उयो प्याज हालेर प्याजलाई मज्जाले भुटेर त्यसपछि अब हामीले के सब्जी पकाउनु आँटेको आलु पकाउनु आँटेको भने आलु हाल्यो त्यहाँदेखि हर्दी हाल्यो अनि नुन हाल्यो चलाउनु पर्छ हामीले आलु अब आलु भुजियाहरू बनाउँदाखेरि जस्तै हामीले पाँच फरनहरू पनि हाल्नु सक्छ तर अब कसैले प्याजै हाल्छ भने प्याज हाल्यो त्यत्तिकै चलायो र मासु पकाउनु आँटेको भने प्याज हाल्यो त्याँदेखिको आबो मासु हाल्छ कसैले कसैले फर्स्ट टमाटर हालेर ग्रेबी बनाएर अनि मासु हाल्छ फर्स्टमा मासु हाल्यो पहेँलो अन्त नुन हालेर चलायो एकछिन बादमा लसुन अदुवाको पेस्ट हाल्छ पेस्ट हालेर चलाएपछि त्यसको बादमा अब कसैले जिरा हाल्छ कसैले अगाडि हाल्छ प्याजसँगै जिरा तर कसैले पछि हाल्छ अब हालेर त्याँदेखिको त्यसपछि हामीले टमाटर हाल्यो अगाडि टमाटर हालेको छैन भने पछाडि टमाटर हाल्छ टमाटर हालेर चलाउँछ आफूलाई अब भुटेको सुख्खा खानु मन छ भने सुख्खा कि नभा ग्रेबी बनाउँछ अन्त अब केही सब्जीको कुरा आयो भने अब हामीलाई अब के के खान्छ कसैले सिमी खान्छ सिमी खाँदाखेरि पनि त्यस्तै हो फर्स्ट टाइम सिमीमा चाहिँ लसुन हाल्नै पर्छ किनभने सिमी अलिकति नराम्रो अब कस्तो टाइपको गनाएको जस्तो हुन्छ त्यसमा हाल्ने हामीले सिमीहरू सिमीमा लसुनहरू हाल्छ होइन त्यसपछि अन्त अब हामीले धेरैवटा कुराहरू अब अलग अलग सब्जीको अलग अलग रेसिपी हुन्छ होइन आलुदममा अब आलुदम खानु छ भने त्यत्तिकै हामीले अब पहेँलो र हर्दी प्याज हाल् प्याज होइन कालो तिल हालेर मत्तै छोड्नु भएन त्यसमा टेस्ट पनि त आउनु पऱ्यो त्यसको लागि चाहिँ हामीले रातो रङ हाल्छौँ आलुदममा रातो रङ हालेर त्यसलाई रातो बनाउँछौँ जस्तै रातो रङ हालेको छ भने रातो भएको छ भने मिठो हुन्छ अब कलर दामी देख्छ होइन अब आफ्नो आफ्नो अब तरकारीको एउटा एउटा आफ्नो आफ्नो रेसिपी हुन्छ तर हामीले अब फर्स्ट पकाउनुभन्दा अगाडि चाहिँ हामीले राम्रोसँगले त्यसलाई काटेर राख्नु पऱ्यो मरमसलाहरू पहिला पिन्नु पऱ्यो जिराहरू के के हाल्छ त्यो सबै गरेर मात्रै हामीले सुरु गर्नु पर्छ नभए चाहिँ हामीले फर्स्ट तेल बसाएर तेल खरिएर आगो लाग्न आँटिसक्यो सब्जी नै काट्दैछौँ भने त हुँदैन त्यस्तो त होइन अन्त अब आफूले अब फर्स्ट जे पकाउन आँटेको छ त्यो चाहिँ पहिला काटेर तयार गरेर राख्नु पर्छ अब तरकारीहरू अब मसलाहरू त्यो सबै मिलाएर राख्नु पऱ्यो त्याँदेखि पकाउनु स्टार्ट गर्नु पऱ्यो त्यत्तिकै पनि दिनु भएन अब आफूले अब नुन लागेको छैन भने नुन चाख्नु पऱ्यो नुन बेसी भयो भने अलि अलि पानी हाल्दै पकाउँदा पनि हुन्छ अब होइन अब नुन कम्ती भयो भने नुनहरू थप्नु पऱ्यो के कम्ती हुन्छ त्यो थप्नु पऱ्यो ए हेर्नु पऱ्यो त्यसरी अब त्यत्तिकै हामीले दिनु भएन अब खाने मान्छेलाई पनि मिठो लाग्नु पऱ्यो होइन त्यसरी चाहिँ दिनु पर्छ अब हामीले त्यत्तिकै दियो भने त हुँदैन अन्त अब त्यसरी तरकारीहरू आफ्नो आफ्नो हुन्छ